मेरो क्षेत्र दार्जिलिङमा प्रचलित धर्म मुख्य रूपमा हिन्दू र बौद्ध धर्म पाइन्छ र अरू धर्मावलम्बीहरू पनि छन् क्रिस्टियन छन् धर्म क्रिस्टियन धार्मिक धर्मीहरू छन् अर्को मुस्लिम मुस्लिमहरू छन् इसाईहरू छन् सो यिनीहरू यिनीहरूको संख्या अलिकति कमै पाइन्छ यस क्षेत्रमा मुख्य रूपमा नेपालीहरू बसोबासो गर्दै आउँछन् नेपालीदेखि अन्य मुस्लिमहरू पनि छन् तर मुख्य रूपमा हामी नेपालीहरू गोर्खे जातिहरू यहाँनिर बसोबासो गरे गरेको पाइन्छ